हेलो दाजु हजुर हेलो को बोल्नु भएको हजुर हजुर ट्याक्सी ड्राइभर रुस्तम ए अच्छा भन्नुहोस् न के काम थियो होला शान्तिनिकेतन हुन्छ भन्नुहोस् न अन्त कहाँ आइपुग्नु ए ओके हुन्छ अन्त तपाईँले मलाई एड्रेस सेन्ड गरिराख्नु अन्त म आइपुग्छु तपाईँको छेउमा हजुर हजुर ए ल ल भइहाल्छ भाडा त अलिक महँगो नै चल्दैछ हो तपाईँलाई चाहिँ हेरौँ न फर्स्ट आइपुग्नु न अन्त अन्त भाडाको कुरा के फर्स्ट पुगौँ त सही शान्तिनिकेतन होइन भाडाको केही कुरा छैन नि भाडा त मिलिहाल्छ तपाईँ म तपाईँ पुग्नु त त्यहाँ तपाईँको भाडा हेर्नुहोस् अब तपाईँको भोलपुरदेखि शान्तिनिकेतन नभनेको पनि बिस बाइस किलोमिटर छ हो अब बिस बाइस किलोमिटरको हुन त अहिले मिटरको हिसाबले चल्दैछ है अब तपाईँ मिटरको हिसाबमा गयो भने चाहिँ जति मिटरले भन्छ त्यति तपाईँले दिनुपर्छ हो र एउटा सर्टेन रेटमा तपाईँले रिजर्भ गर्नुहुन्छ भने चाहिँ के गर्छु तपाईँको उसमा छ रिजर्भ गर्नुहुन्छ कि मिटारको हिसाबमा जान चाहन्छ रिजर्भ गरेको तपाईँको पर्छ पन्ध्र सौ रुपियाँ अम्बो अन्त तपाईँले हेर्नुहोस् त महँगाइ कति बढिरहेको छ अब हामीले पनि त आफ्नो जीविका चलाउनु पर्यो नि आफ्नो बुढीहरूलाई पाल्नुपर्यो आफ्नो बच्चाहरूको फिजहरू हाल्नुपर्यो भर्नुपर्यो अब महँगाइ हेर्नुहोस् त तपाईँ नै हेर्नुहोस् त तपाईँ त अब टुरिस्ट मान्छे होइन मतलब अब तपाईँहरूले त मतलब पैसा दिन सक्छ नि अब हामी पो गरिब छ त होइन म तपाईँलाई एकदम राम्ररी त्यो घटाएर नै भनेको नि पन्ध्र सौ रुपियाँमा रिजार्भ गर्नुहोस् तपाईँ जति बेलासम्म पर्खाउनु हुन्छ म पर्खिन्छु दिनभरि दिनभरि पनि त म भन्दैछु म दिनभरि बस्छु तपाईँसित पन्ध्र सौ रुपियाँमा ए भनेपछि तपाईँ मिटरको हिसाबमा लानुहोस् पाँच सौ के कुरा गर्नुहुन्छ तपाईँले पाँच सौ बाइस किलोमिटार

बाइस किलोमिटार छ हौ शान्तिनिकेतन तपाईँले कस्तो पा पाँच सौ रुपियाँ दिन्छु भन्नुभएको कि रिजर्भमै जाने ए हुन्छ त्यसो भए हजार रुपियाँ अलिक ज्यादा बढाइदिनु न दाजु हुन्छ त हुन्छ होइन ल ल न तपाईँको न मेरो लु तेह्र सौमा डन गर्नुहोस् तिन सौमा तेह्र सौमा ल हुन्छ हुन्छ दाजु एड्रेस पठाइ दिइराख्नु ल म आइपुग्छु हुन्छ हुन्छ एड्रेस पठाइदिनु ल दाजु हुन्छ हुन्छ